समाजमा धेरै रीतिरिवाजहरू छन् जसले गर्दाखेरि आज समाज उन्नतिमा लागेको छैन र एउटा चाहिँ जुन चाहिँ कुरो चाहिँ मलाई एकदमै मन नपरेको चाहिँ या मनले नखाएको चाहिँ महिला भ्रूणहत्या महिला भ्रूणहत्या चाहिँ हामीले हामी पहाडमा त्यस्तो देख्दैनौँ तर जब हामीले राजस्थान गुजरात मध्यप्रदेश या उत्तर प्रदेश यो जग्गाहरूमा चाहिँ यो महिला भ्रूणहत्या चाहिँ बेसी नै देख्ने गर्छौँ जसमा कि नानी जब उनीहरूले भुँडीमा हुँदाखेरि नै उनीहरूलाई हत्या गर्छन् जसको एउटा केही कसुरै छैन एकदमै इनोसेन्ट नानीहरूलाई उनीहरूले हत्या गर्छन् जसले संसार पनि देखेका छैनन् त्यसले गर्दाखेरि त्यो नानीलाई मात्रै होइन हत्या तर जिउँदो आमालाई पनि उनीहरूले हत्या गरिरहेका हुन्छन् किन भन्दाखेरि जब त्यो नानी बनिँदै गरेको नानीलाई उनीहरूले अचानक मार्दाखेरि त्यसको असर एक महिला जसले त्यस नानीलाई बोकिरहेका छन् उसमाथि पर्नजान्छ उसलाई शारीरिक पीडा मात्र होइन मानसिक पीडा पनि उसलाई पर्छ त्यसले गर्दाखेरि एउटा अहिले चाहिँ हामी एकदमै महिला पुरुष भेदभाव गर्दैनौँ या नगरौँ भन्ने पनि हामी यो विषयमा पनि हामी सुन्छौँ या भइरहेको पनि छ त्यसले गर्दाखेरि जब अब एउटा नारीलाई त्यस्तो अत्याचार हुन्छ जसको पेटमा भएको नानीलाई मारिन्छ त्यति बेलाखेरि उसमा अन्याय भइरहेको छ त्यो चाहिँ नारीप्रति भइरहेको अन्याय हो त्यसले गर्दाखेरि मलाई चाहिँ एकदमै मन नपरेको र यो संसारदेखि समाजदेखि एकदमै हटाएर लानुपर्ने चाहिँ महिला भ्रूणहत्यालाई चाहिँ एकदमै नामनिसान त्यसलाई चाहिँ हटाई दिनुपर्ने चाहिँ मेरो मलाई लागेको हो र अब मैले पनि भविष्यमा अब मैले पनि केही गर्नसक्छु भने पनि म पनि तयारी छु तर यो चाहिँ एकदमै चलिरहेको र अहिलेसम्म पनि गवर्मेन्टले सरकारले प्रायः उनीहरूले आफ्नो कोसिस गरिरहेका छन् तर पनि मानिसहरूले भित्रभित्र लुकी लुकी यो कामहरू गरिरहेको छ जुन चाहिँ मलाई एकदमै मन नपरेको र समाजलाई उन्नति पनि नहुने या त्यस परिवारमा उन्नति पनि नहुने एउटा तुच्छ काम हो यो चाहिँ सो यो विषयमा चाहिँ मलाई एकदमै दुःख लाग्छ